मैले एचएनएमबाट कहिल्यै पनि केही मगाएको थिइनँ तर अस्ति भर्खरै मैले फर्स्ट टाइम एउटा प्यान्ट मगाएँ त्यो प्यान्ट चाहिँ डेनिम प्यान्ट थियो अनि ब्लु कलरको थियो अनि यसो हेर्दा त सस्तो दाम थियो अन्त आउँदा त्यस्तो राम्रो त क्वालिटीको आउँछ जस्तो त लागेको थिएन तर एकदमै सस्तो दाम भए तापनि आइपुग्दा चाहिँ कस्तो राम्रो क्वालिटीको प्यान्ट थियो एक महिना भइसक्यो मैले त्यो प्यान्ट मगाएको अनि म एभ्री डे लगाउँछु त्यो प्यान्ट एकदमै सजिलो छ एकदमै राम्रो फिट छ अनि त्यो प्यान्ट जत्तिपल्ट धोए पनि कलरै जाँदैन त्यो प्यान्ट चाहिँ मैले मेरो आमा दिदी अनि बहिनी सबैलाई मगाउनु भनेर रेकमेन्ड गरेको छु म सबै मेरो साथीहरूलाई पनि त्यो प्यान्टको बारेमा भन्छु अनि कस्तो राम्रो छ भनेर भन्छु त्यो प्यान्ट किनेकोदेखि मलाई अरू केही लगाउनु मनपर्दैन म सधैँ त्यही प्यान्ट मात्रै लगाएर हिँड्छु बजार जाँदा पनि सजिलो हुन्छ घरमै बस्नु पनि सजिलो हुन्छ पैसा पनि कम्ती लाग्यो त्यही अहिले मैले बजारमा किनेको भए मलाई तिन हजार जस्तो लाग्थ्यो होला तर मैले यो अनलाइनमा बाह्र सयमा मात्रै किनेँ यस यो प्यान्टको फिट यस्तो राम्रो छ कि मैले बेल्ट पनि लगाउनु पर्दैन अरू प्यान्टहरू त बेल्ट बिना कस्तो लुज हुन्छ तर यो प्यान्टको साइज मैले हेरेँ अनि जति साइजको जस्तो मगाएको थिएँ त्यस्तै आयो अलिकति ठुलो पनि आएन अलिकति सानो पनि आएन ठिक्कै हुने कस्तो राम्रो प्यान्ट आयो साह्रै लामो पनि छैन साह्रै छोटो पनि छैन ठिक्कै साइजको छ अनि कलर पनि डाउट लाग्दैथ्यो मलाई त तर कस्तो राम्रो आयो एकदमै राम्रो कलर अनि फिटिङ पनि एकदमै राम्रो छ प्यान्टको फिटिङ एकदमै टाइट पनि छैन एकदमै लुज पनि छैन अन्त म यो प्यान्ट सबैलाई लगाउनु अनि किन्नु भनेर रेकमेन्ड गर्छु